खाना पकाउँदा मैले कराहीहरू प्रयोग गर्छु सब्जीहरू काट्दा मैले छुरीहरू प्रयोग गर्छु जसमा कि मैले सब्जी कराहीमा पकाउँछु जसमा कि दालहरू पकाउँदाखेरि मैले कुकरहरू युज गर्छु खानाहरू पकाउँदाखेरि मैले राइस कुकरहरू युज गर्छु जसमा कि मैले अचारहरू बनाउँदाखेरि मिक्सीहरू युज गर्छु किनभने मिक्सीमा चाहिँ सिलौटो भन्दाखेरि छिटो अचार बनाउनु सक्छ जसमा मैले दालहरू डल्ले भाँडामा पनि बनाउनु सक्छु तर त्यहाँ अलिक टाइम लाग्छ तर त्यो डल्ले भाँडामा बनाएको दाल अर्कै टेस्ट हुन्छ र कुकरमा बनाएको टेस्ट अर्कै हुन्छ खाना पकाउनु पनि मैले कुकरहरू युज गर्नु सक्छु किनकि कुकरमा पकाएको भात एकदम नरम हुन्छ र भाँडामा पकाएको भात अर्कै टेस्ट हुन्छ तर हरे मैले युज गरेको चिजहरू यति हो जसमा सब्जी पकाउँदा कराहीहरू सब्जी काट्दाखेरि मैले छुरीहरू युज गर्छु